हाम्रो क्षेत्रमा चाहिँ अघि त्यसै पनि हाम्रो उन्मुक्तिको कुराहरू को कुराहरू आएर जातीय उन्मुक्तिको कुराहरू र यस क्षेत्रमा हाम्रो भाषा साहित्य नै हाम्रो पछि परिराखेको छ भने अन्य कुराहरू पनि हामीमा पछि पर्ने त स्वाभाविकै हो हैन यसमा हाम्रो पत्रकारितालाई ऊ यो बढोत्तरी दिने पत्रकार बन्नलाई उचित शिक्षाको वर व्यवस्था हाम्रो क्षेत्रमा कतै पनि छैन हामी यहाँबाट टाढो टाढोमा गएर शिक्षा आर्जन गर्नुपर्यो पत्रकारिताको निम्ति र टाढा टाढामा गएर शिक्षा आर्जन गरेपछि यहाँ आएर क्षेत्रीय स्तरमा पत्रकारिता गर्नलाई कुनै तलब सलब यस्तो हैन आफ्नो व्यक्तिगत हिसाबमा यसलाई अघि बढाएर जानुपर्ने हुन्छ र एउटा हामीले निष्पक्ष रूपमा पत्रकारिताको विकास पनि भइराखेको छैन भनेर हामी एउटा आम मान्छेको हैसियतबाट त्यो महसुस गरिराखेको कुरा हो र पत्रकारहरूलाई राजनीतिक दवाबमा नआइकन स्वतन्त्र रूपमा पत्रकारिता गर्न दिन हाम्रो राजनीतिक कार्यकर्ता सत्ताका सत्तासीन पक्षबाट पनि यसलाई स्वतन्त्र रूप दिनुपर्ने हो तर कहीँ न कहीँ रूपमा अहिले त परोक्ष रूपमा होस् प्रत्यक्ष रूपमा होस् यसलाई पत्रकारमाथि अत्यन्तै दबाव सृजना गरिराखेको हाम्रो वर्तमान भारत त को अवस्था छ अहिले अब धेरै हामीले सुन्नमा आइरहेको छ गोदी मिडियाहरू कत्तिवटा मिडिया हाउसहरूलाई बन्द गरेर पत्रकारहरूलाई पिटाइ गरेको कुराहरू पनि हामीले सुन्नमा आइरहेको छ र यस्तो खालको एउटा माहौल परिवेश सृजना भइरहेकोमा हामीले निष्पक्ष पत्रकारिता क्षेत्रलाई बढोत्तरी दिन र विकास गर्न हामीले नसकिराखेको यो अहिलेको अवस्था छ यसमा पनि हाम्रा पढेका भाइबहिनीहरूले शिक्षा अर्जन गरेर आफ्नो पार्टटाइमको रूपमा पत्रकारितालाई लिइरहेको छन् फुलटाइमको रूपमा गर्नु सकिरहेको छैन पार्टटाइममा गरिरहेको छ र पनि यहाँ पनि क्षेत्रीय मिडियाहरूसमेतलाई पनि क्षेत्रीय राजनीतिक सत्ताबाट सत्तासीन पक्षबाट चौकीबाट धेरै बन्देजहरूलाई बन्देजहरू गरिरहेको हुन्छ शारीरिक हिसापमा मानसिक हिसापमा धेरै यातनाहरू दिइरहेको हुन्छ हुन्छ कसैलाई सोझो रूपमा एकदम जनताको आवाज पुर्याउने हाम्रो पत्रकार भाइबहिनी पत्रकार पेसामा जो पनि हुनुहुन्छ उहाँहरूलाई र के अरे जहिले पनि पत्रकारिताहरू चा नचाहेर पनि सत्ताको आड लिनु सत्ताको कुरा भन्नुलाई विवश बनाइराखेको स्थिति पनि सृजना भइराखेको छ जस्तो लाग्छ र पत्रकारिताको क्षेत्रमा चाहिँ हाम्रो क्षेत्र अति नै पछाडिएको छ पत्रकारिताको धर्मलाई नबुझिकन पत्रकार गरिरहेको पत्रकार भाइबहिनीहरू पनि धेरै छन् तर पनि उहाँहरूको त्यसरी गर्यो भन्दा पनि उहाँहरूको बाँच्ने अधिकार त छ उहाँहरूलाई लेख्ने बोल्ने अधिकार त छ हैन त्यो अधिकार पनि हनन् भइराखेको पनि स्थिति छ र यसलाई बिचमा एउटा राखेर निष्पक्ष रूपमा पत्रकारिताको एउटा के अरे स्वाधीन स्वतन्त्रताको चौथो स्तम्भलाई विकास हुने माहौल चाहिँ एकदमै सृजना भइरहेको छैन यसमा चाहिँ हामी आम मान्छेले चाहिँ एउटा खेद प्रकट गर्नुबाहेक अहिलको स्थितिमा चाहिँ केही पनि हामीले गर्नु नसकिरहेको चाहिँ स्थिति छ भनौँ